हलो हजुर

हुन्छ मेरो स्टुडियोमा आउनु नौमा आउनु न तपाईँ हुन्छ यता कालचिनीमा चाहिँ हो बेबिस मेक ओभर नाम छ हो त्यहाँ आउनु न अब चार्ज त हेरी हेरी हुन्छ अब मेकअपको हिसाबले हुन्छ

ए फेसियल तपाईँको कहिले छ इभेन्ट हजुर ए त्यसो भए भोलि इभेन्ट छ भने तपाईँ आज फेसियल गर्यो भने तपाईँको राम्रो आउँदैन रिजल्ट आज खालि त्यो के भन्छ अरे फेस क्रिम क्लिनिङ मात्रै गर्नु हुन्छ तपाईँ आउनु न म तपाईँलाई हेरिदिन्छु नि कस्तो मेक अप गर्नु पर्ने तपाईँ कति बजे आउनु हुन्छ तपाईँ टाइम भनिदिइराख्नु होस् त म त्यति बेला स्टुडियोमा बस्छु नि

त्यो म तपाईँलाई लोकेसन सेयर गरिदिन्छु नि त्यो लोकेसनमा आउनु न

अब कर्ली त अब तपाईँको त्यो हेयरको लेन्थ हेरेर हुन्छ अब हेयरको लेन्थ र हेयरको डेन्सिटी हेरेर हुन्छ नि अब

तपाईँ मेरो स्टुडियोमा आउनु न हुन्छ